मैले सेलरोटी हालेँ मेरा सासुआमाले सिकाएको मलाई मलाई सानुमै बिहा गरेर ल्याएको थियो अनि त मैले सेलरोटी सेक् सासूआमाले पोलेको देखेर मलाई पनि सिकाउनुभयो अनि त मैले चिनी दुध घिउ सोडा सबै थोक हालेर मैले पकाएँ पकाएर सबैले मनपरायो मिठो मानेर खायो सबै र कति राम्रो रोटी पकाएको भनेर भन्यो त्यहाँबाट मलाई सबैले राम्रो पकाएको देखेर सबैले खाएर मिठो मानेर मलाई प्रेजेन्टहरू दिए मलाई पैसाहरू दिए पाँच हजार जस्तो पैसाहरू दिए मैले यसो नानीहरूलाई लुगाहरू किनिदेिएँ फर्स्ट भएँ म रोटी पकाउनुमा फर्स्ट भएर नानीहरूलाई लुगाफाटो पनि किनिदिएँ मैले त्यो रोटी पकाएको देखेर सबैले मलाई मन परायो सबैले मिठो मानेर खायो रोटीहरू खाए अनि त मैले लुगाहरू पनि किनेँ मलाई पाँच हजार पैसा दियो फोटोहरू पनि खिच्यो मलाई सबैजनाले फोटो खिचेर लग्यो मेरो लएर लगरे राखे अनि त मलाई र कति राम्रो पकाएको कस्तो राम्रो पकाएको रोटी कस्तो मिठो पकाएको रोटी भनेर मलाई खादाहरू पनि लाइदिए सबै सबैले मलाई मन पराए रोटी पोलेको देखेर सबैले मन पराए मलाई अनि त खादाहरू पनि लाइदिए अँ भिडियोहरू पनि बनाए मलाई भिडियोहरू पनि गरेर राम्रो भएर कस्तो राम्रो रहेछ भनेर सबैले मन पराए रोटीहरू बना पकाएको देखेर मलाई खादाहरू लाइदिए फोटोहरू खिचे मलाई